म बाख्राकोटमा बस्छु बाख्राकोटमा चियाको बगान छ चियाको बगान पनि छ चियाको चियापत्ती बनिन्छ उ फ्याक्ट्री पनि छ यहाँको हाम्रो गाउँको मान्छे सबैजना बिहान उठेर चिया खान्छ चिया खान्छ चिया खाएर चाहिँ अरू काम गर्छ अरू काम गर्छ चिया खाएर चाहिँ अरू काम गर्छ मलाई हाम्रो गाउँमा चिया भनेपछि सबैले चिया खान्छ चिया अब बिहान पनि उठेर खान्छ बेलुका पनि खान्छौँ रातो चियाहरूले रातो चिया दुधको चिया भने दुधको चिया रातो चिया भनेपछि कसरी बनाए भनेपछि चाहिँ रातो चिया चाहिँ नुनको चिया खान्छ नुनको चिया खान्छु नुनको चियामा चाहिँ तेजपत्ता आदिहरू हालेर मिठो बनाएर खान्छु दुधको चिया भन्नेलाई अलैँची सलैँची हालेर चाहिँ दुधको चिया आदि तेजपत्ता अलैँची सलैँची हालेर खान्छु अन्त बेलुका बिहान चिया खाएन भने राम्रै लाग्दैन यहाँको चियापत्ती पनि राम्रो छ दामी लाग्छ यहाँको चिया चियाबगान पनि छेउमै छ फ्याक्ट्री पनि छेउमै छ अन्त गाउँको मान्छे सबैजनाले चिया खान्छ म घरको मान्छे पनि बाहिरको मान्छे आयो भने पनि चिया खान्छौँ बाहिर कोही गेस्ट आयो भने चाहिँ चियै बनाएर दिन्छु रातो चिया होइन रातो चिया पनि बनाएर दिन्छु दुधको चिया पनि बनाएर दिन्छु अन्त राम्रो लाग्छ चिया खाएर चाहिँ बेलुका बिहान राम्रो लाग्छ चिया खाएर